म एउटा चालक थिएँ पहिला है अनि गाडी चलाउँदा चलाउँदा चलाउँदा चाहिँ के भयो भन्नुहुन्छ भने मलाई चाहिँ अलिकति त्यो गाडीले चाहिँ परिवार धान्न अलिकति साह्रो परेको साह्रो पऱ्यो अनि बादमा मैले बिस्तारै बिस्तारै फुलपट्टि मलाई नयाँ जोस आउँदै गयो अनि त्यसपट्टि मैले फुलपट्टि गर्दा गर्दा अहिले मलाई बनसाईपट्टि फुलको बनसाईपट्टि जाग्ने अलिकति इच्छा भएको कारणले मैले अहिले बनसाईतिर ध्यान दिँदैछु अनि मेरो भनौँ भने बनसाई पनि अहिले धेरै मात्रामा बिक्री भइरहेको छ अनि यसरी बिक्री हुँदा हुँदा अहिले धेरैवटा कुरामा मैले फुलबाट धेरै ज्ञान पनि पाएँ सिक्न पनि सकेँ र अहिले बादमा मैले अरूलाई पनि सिकाउँदैछु गाउँमा है वरिपरि धेरै बेकारीको समस्या छन् र गाउँका भाइ बहिनीहरू आउँछन् र उनीहरूलाई पनि मैले अलिकति फुलपट्टि प्रोत्साहन दिने गरेको छु है र अब अहिले तपाईँहरू म सबैलाई यही भन्न चाहन्छु कि फुल खेती गरे पनि अलिकति मान्छेलाई जीवन धान्न चाहिँ सजिलो नै हुँदो रहेछ